अहिलेको कालेबुङ सहर धेरै साल अगाडि एउटा यो सिल्क रूट यो कालिम्पोङको रोड जुन चाहिँ कालिम्पोङ रेसी भएर जलुक जाने यो सिल्क रूट भएको कारणले गर्दाखेरि जतिबेला सिल्क रूटमा घोडाहरू चल्थे र माथि टिबेटदेखिको चाइनादेखिको सामानहरू ल्याएर यसेरी इन्डो चाइनाको व्यापारहरू चल्थ्यो त्यतिबेला र त्यो व्यापारहरू गर्दा सिल्क रूट प्रयोग हुँदाखेरि त्यतिबेला कालिम्पोङ बजारमा सानो एउटा सानो सानो बजार सानो सानो एक दुईवटा घर मात्र थिएछ र त्यतिबेलादेखि नै बिस्तारी बिस्तारी बिस्तारी यो ठाउँ कालिम्पोङमा आएर बस्ने एउटा सेन्टर बनाइएको थियो त्यसले गर्दाखेरि त्यहाँदेखि बिस्तारी बिस्तारी बिस्तारी यो बजारको विकास हुँदै हुँदै हुँदै गएर अहिले त धेरै ठुलो कालिम्पोङ सहर एउटा ठुलो विकसित सहर बनिसकेको छ र प्राचीन समयको जग्गाहरू हेर्नुको लाग हेर्नु हो भनेदेखि यो जग्गामा लेप्चा किङ थेबु को राज किल्लाहरू जस्तै दामसङगढी गढी भन्ने दुई तिनवटा यहाँ गढीहरू छन् यी गढीहरू अहिले पनि यहाँनिर हामीहरू त्यहाँको भग्नावशेषहरू देख्न सकिन्छ